हेलो ए हजुर तपाईँ चाहिँ हजुर हजुर ए हजुर हजुर हजुर थुप्रै प्लेस छ नि यता घुम्नु जस्ट लाइक डेलो छ हजुर छ दूरबिनहरू छ अन्त अब फाल्तु अलिक जानु छ भने लाभाहरू घुम्नु सक्छौँ हामी कफेरहरू ए हजुर यता छ अन्तखेरि म मिलाइदिनु सक्छु मेरो हो अन्त अन्त गाडी पनि अब मेरो छ हो अन्त म गरिदिनु सक्छु गर्नु त तर अब मैले मैले घुमाएको अलग्गै चार्ज लिन्छु अन्त होटेलहरू गाडीहरू अलग्गै

हजुर ए होटेलको चार्ज ए ए होटेलको चार्ज टु थाउजन्डहरू हुन्छ मतलब अब फाइभ डेज बस्नु हुँदा रहेछ अन्त फाइभ डेजहरू जस्तो हजुर हजुर रुमहरू त छ एक दुई एक दुइवटा छ खाली छ हजुर हजुर हुन्छ नि मेरो पर डे चाहिँ मेरो पर डे थ्री थाउजन्ड हुन्छ मतलब अब लो घुमाएर अब लानु चाहिँ मेरो थ्री थाउजन्ड हुन्छ पर डे खानाहरू अलग्गै सबै चार्ज लिन्छ हो हजुर हजुर हजुर डिस्काउन्ट हजुर अब सब तपाईँले मेरोपट्टि मेरोमा गर्नु भयो भने चाहिँ म तपाईँलाई डिस्काउन्ट गर्नु सक्छु तपाईँलाई फिप्टी पर्से फिप्टी पर्सेन्ट अब तपाईँहरू स्टुडेन्ट पनि रहेछ अन्त म तपाईँहरूलाई फिप्टी पर्सेन्ट डिस्काउन्ट गर्नु सक्छु अब यता होटेल अब गाडी अब मैले तपाईँलाई फिप्टी डिस्काउन्ट गर्नु सक्छु हेलो ए कालिम्पोङमा अहिले त पानी परिरहेको छ त्यस्तो हुँदैन हो अन्त डेलो डेलो दूरबिनहरू घुम्ने जगा थुप्रै छ अन्त अलिक टाडो जानुछ भने लाभा कफेरहरू थुप्रै छ कफेरमा अब सनसेटहरू सनराइजहरू भएको हेर्नु पाउँछ हजुर ए हजुर हजुर अब तपाईँ अगस्त फर्स्ट विकमा आउँछ भन्नु भएको छ नि त्यतिखेर कम्ती नै हुन्छ अन्त त्यही भएर अब गाडीहरू उयो गर्नु राम्रै छ तपाईँ यता आएर मलाई कल गर्नु होस् न यता जब आउँछ तब ए हुन्छ हुन्छ